म चाहिँ मेरो यो जुन खेल समाचारहरू चाहिँ म आफ्नै फोनमा अथवा टिभीमा हेर्ने गर्छु है स्पोर्ट्स न्युजमा त्यहाँनिर म धेरै जानकारीहरू प्राप्त गर्छु त्यहीँबाट धेरैको कुराहरू सिक्ने गर्छु अनि म मेरो चाहिँ म चाहिँ फुटबल ब्याडमिन्टन खेलहरू पछ्याउने गर्छु है हाम्रो गाउँमा पनि विभिन्न नयाँ नयाँ किसिमका खेलहरू खेलिने गर्छ अनि विभिन्न स्पोर्ट्सहरू पनि भइरहन्छ हाम्रो गाउँ हाम्रो जग्गातिर है र म चाहिँ पछि मेरो चाहिँ फुटबल चाहिँ फुटबल र ब्याडमिन्टन चाहिँ म धेरै नै प्रकार धेरै नै खेल्ने गर्छु है